सहरका समाचारहरू पत्रहरूमा विशेष ग्रामीण समाचारहरू सही तरिकाले चित्रण गरिएको पाइन्दैन किनभने अब गाउँ घरमा है ग्रामीण क्षेत्रहरूमा मानिसहरूले धेरै प्रकारको समस्याहरू भोग्नु परिरहेको छ उनीहरूको स्थितिहरू होइन एकदमै जीर्ण अवस्थाहरूको हुन्छ विकासहरू नभएको अब उहाँहरूलाई अब एकदमै आर्थिक अभावदेखि लिएर बाटो घाटो इत्यादि हरेक कुराहरूमा सामना गर्नुपर्ने दु ख परिरहेको है राम्रोसँगले अब सहुलियतहरू प्राप्त नगर्न सकेको यस्तो कुराहरूलाई विशेष समाचार सहरको पत्रले चाहिँ एकदमै ती कुराहरूलाई एकदम ध्यान दिएर है त्यो विषयलाई राखेको पाइन्दैन विशेष गरी अब सहरका समाचारपत्रहरूले पनि गाउँ घर ग्रामीण क्षेत्रलाई पनि प्राथमिकता दिएर ती क्षेत्रहरूमा आएर विशेष प्रकारले ती ठाउँहरूलाई कस्तो प्रकारको छ ग्रामीण क्षेत्रलाई के कस्तो विकास परेको छ छैन भन्ने कुरालाई देखाउनु पर्ने जस्तो लाग्छ